हलो हजुर ए अँ भन्नु नि भनेको थियो त सिक्किम जाऔँ भनेर हामी दुईजना

चार पाँच दिनको लागि छाङ्गु लेक जाऔँ भनेर हौ हुन्छ चिन्छु चिन् हजुर हजुर कति होला है ए पन्ध्र हजार गाडी भाडा

अलग्गै हुन्छ है

हजुर हजुर हुन्छ हजुर हजुर हजुर एड्भान्स हुन्छ त्यो भइहाल्छ हजुर कति लाग्छ ए हुन्छ हुन्छ हजुर हुन्छ

हुन्छ हुन्छ